मलाई खुसी बनाउने कुरा एउटै मात्र हो त्यो हो सङ्गीत सङ्गीतले मलाई दु खमा पनि साथ दिन्छ अनि सुखमा पनि साथ दिन्छ र सङ्गीत दु खमा सुखमा दुवै समयमा सङ्गीत सुन्नाले मेरो मन एकदमै शान्त अनि खुसी बन्छ